मैले ग्यास किनेको थिएँ तर घरमा ल्याएर ठिक लागेन लिक पनि हुँदो रहेछ क्वालिटी पनि त्यति मन परेन ग्यास फिर्ता गर्नुपर्छ होला